विद्यार्थीहरूले चाहिँ होइन स्कुली शिक्षापछि उच्च शिक्षा आत्मसात् अब कतिजनाले कतिजनाले गर्छन् कतिजनाले चाहिँ गर्दैन होइन कतिजनाले चाहिँ अब पारिवारिक व्यवसायमा जारी जारी राख्छ है अब आफूले जे जति अब जतिसम्म पढेको छ त्यो अनुसारको नै अब कामहरू खोजेर है गर्छ अब कतिजनाले अरू कतिजनाले चाहिँ अब अझै पढेर है ठुलो ठुलो अब नोकरी गर्छु भन्ने सोचेको हुन्छ अब कतिजनाले अब खेतीपातीहरू पनि गर्छ कतिजनाले अरू अरू केही अरू अरू अब केही मसिनो सानो तिनो कामहरू पनि गरेर अब आफ्नो व्यवसायीक उयो चलाइरहेको हुन्छ सबैले नै पढ्छ अब धेरै पढेर जान्छ भन्ने पनि अब लाग्दैन